आज हाम्रो यो जग्गामा यहाँ पानीको व्यवस्थाका परिचय भइरहेको तर के गर्नु हजुर हामीलाई पानीको अलिक असुबिस्तै छ पानी कम्ती छ यस बाटो भएर अन्त पनि हामीलाई धेरै दु ख भइरहेको छ गाडी घोडा छैन दबईमुलोको केही पनि व्यवस्था छैन अनि स्कुलको व्यवस्थाहरू छैन साफसुग्घर छैन हामीलाई भन्न चाहन्छु हाम्रो बच्चाबालिकाहरूलाई सेवा छैन यसको लागि हामीलाई ठुलो असुबिस्ता भइरहेको छ यसलाई हामी ठुलो मान्छेहरूलाई भन्नु चाहेको छु तर ठुलो मान्छेहरू हामीले पाएको छुइनँ यसमा तपाईँहरूले विचार गरिदिनुहोस् हामी यही ब यही स्कुलको बारेमा चाहिँ नानीहरूको लागि व्यवस्था चहियो लुगाफाटा व्यवस्थाहरू चहियो हामीलाई